यदि मलाई संसारको कुनै पनि ठाउँमा जाने मैले मौका पाएँ भने म टाढा कतै जाँदिन म हाम्रै देसको राजधानी दिल्ली जान चाहन्छु र दिल्लीको पनि आग्रामा रहेको ताजमहल हेर्ने मलाई धेरै इच्छा छ र म ताजमहल हेर्न जान चाहन्छु